एक हजार पाँच सय पाँच हजार पाँच सय सय पचास पचास हजार पचपन्न सय तिस एक लाख नब्बे हजार दुई नौ लाख दस हजार नब्बे